अब चित्रकारीलाई चाहिँ अब होइन मान्छेले अब आफ्नो पेसा पनि बनाउनुसक्छ राम्रो राम्रो चित्रहरू किन्नेहरू थुप्रै हुन्छ राम्रो राम्रो किन्ने अनि यसमा सबभन्दा बेसी चुनौती आएको चाहिँ अब आफूले फर्स्टमा ट्राई ट्राई गर्दाखेरि चाहिँ फर्स्ट चित्र बनाउँदाखेरि धेरै अब्सट्याकलहरू सबै अब के केमा मिस् मिस्टेक भइहाल्छ होइन मिस्टेक हुन्छ त्यसैले चाहिँ चित्रकारीलाई पेसा बनाउनु चाहिँ सक्छ तर त्यसमा आफ्नो अब धेरै मिहिनेत गर्नुपर्छ आफ्नो ट्यालेन्टलाई चाहिँ अब चित्रमा उतार्न सक्नुपर्छ